र मैले तपाईँको रेस्टुरेन्टबाट बिरयानी र चिकन चिल्ली मगाएको थिएँ र यो चाहिँ तपाईँले कति समयमा चाहिँ मलाई ल्याइ पुऱ्याइदिनु हुन्छ कृपया मलाई भनि दिनुहोस् न